मलाई चाहिँ कति कुरो लाग्छ भने नि जति पनि कलाकारहरू छन् उहाँहरूले राम्रै तरिकाले काम गर्नेहरूलाई अब राम्रै नै अब राम्रो नै भनिरहेका छन् राम्रो नै गरेर फिल्महरू खेलेर राम्रो नै पनि गरिरेहेको छन् कतिले चाहिँ अब नराम्रो अब कुरो नराम्रो तरिकाले नै अब काम कुरो गरिरहेको हुन्छ कलाकारहरूले त्यसलाई अब के भन्न चाहन्छु भने अब सहीलाई अब सही नै भन्नुपर्यो गलतलाई हामी गलत नै भन्नुपर्यो सही अब वास्तविक कुराहरू चाहिँ अब साँचो गर्नलाई त अब हामीले साँचै भन्नुपर्यो गलत त अब गलतै भन्नुपर्यो